हेरन सृर्जना यो मैले यो सल धरानमा किनेको कि कस्तो मन परेर किनेको पस्मिना भनेर पुरा दाम पनि भक्कु यताको इन्डियन पैसा पनि बाह्र सौ लगाएर किने कि कस्तो नराम्रो रहेछ आएर एक दुईपल्ट लगाए पछि सबै भुवा उठ्यो अब एक दुईपल्ट लगाए पछि लगाएर हिँड्नै नहुने भयो कस्तो रिस उठेको नि त्यत्रो दाम हालेर किनेँ अब पहिला सुरु किन्दा त कस्तो राम्रो थियो न्याम न्याम परेको ऱ्याबिट उलको जस्तै थियो अन्त किनेको त कस्तो म त के गर्नु गर्नु भयो नि त्यत्रो दाम हालेर किनेको त्यत्तिकै छ नि अब त्यो कसैले लगाउनु पनि मान्दैन भुवा उठेको छ पुरानो पुरानो जस्तो अन्त कस्तो रिस उठेको नि म त अब त्यो राम्रो क्वालिटी होला भनेर धरान गएको बेला त्यहाँ त फरेनको मात्रै आउँछ राम्रै होला भनेर किनेँ अन्त इन्डियन चिजै किन्नुपर्ने रहेछ हौ बरु बाहिरको भनेर त्यहाँ त अन्धाधुन्दामा पैसा हाल्नु नहुने रहेछ मेरो पैसा मात्रै खेर गयो ल ल भोलिपर्सि फेरि काहीँ राम्रो पाइस् भने ल्याइदेन ल मलाई फेरि हुन्छ सलै चाहिएको छ हौ मलाई हुन्छ ल ल